हेलो भन्नु होस् ए हजुर हजुर चिने तपाईँ सधैँ मासु लाने होइन हजुर

हजुर भन्नु होस् न हजुर पच्चिस केजी नै चाहियो

अब अरूलाई हेरी हो भने त म दुई सय पचास रुपियाँ किलोमा बेच्दैछु अब तिमी चिनेकै भएर चाहिँ दुई सय चालिसमा मिलाइदिन्छु नि म ज्यादा लैजाने पनि रहेछौ तिमीले दुई सय चालिसमा चाहिँ म मिलाइदिन्छु नि तिमीलाई मिल्नु त मिल्थ्यो अब हाम्रो अब दुःख बुझिदिनु पर्यो अब भाइले अब हामीले नि त पाल्नु पर्यो अब हो अब उनीहरूलाई चारो पनि किनिदिनु पर्यो अब त्यसमा पनि खर्च छ अब तिमी भाइ यही भएर अब दुई सय तिस चाहिँ गरिदिन सक्छु लास्ट अब दुई सय तिस रुपियाँ किलो लास्ट अब यो चाहिँ यो भन्दा चाहिँ अब म घटाउनु सक्दिनँ ए पर्सिको दिन बिहान कुन चाहिँ समयमा बिहान बेलुका ए हुन्छ हुन्छ रेडी गरेर म राखिदि राख्छु मान्छे पठाउनु हुन्छ कि तपाईँ नै आउनु हुन्छ ल्याउनु ए ल ल ल हुन्छ म सबै बन्दोबस्त गरेर राखिदिन्छु मान्छे पठाउनु होस् न त त्यसो भए ए हुन्छ हुन्छ हुन्छ ल भाइ हुन्छ केही भयो भने फेरि यस्तै चाहियो भने मलाई नै भन्नु न ल म मिलाइदिन्छु नि भाइ त चाहिँ चिनेकै हो अब